अब मैले मेरो अब लाइफमा होइन अब यस्तो अब दर्शकहरू अब सामु चाहिँ अब गाउँदाखेरि चाहिँ डर चाहिँ अब एकदम अब डर भन्दा चाहिँ एकदम अनुभव गरेको छु होइन अब किनभने जब म एउटा अब अस्ति यो यहाँ हाम्रै गाउँमा भनौँ न एउटा के भन्छ अब सिङ्गिङ भएर एउटा कम्पिटिसन भएको भएको थियो होइन त्यसमा मैले पनि भाग लिएको थिएँ अनि त्यसमा चाहिँ मैले अब होइन राम्रो अब फर्स्ट अब फर्स्टमा राम्रै गाएको थिएँ होइन सेकेन्डमा पनि राम्रै गाएको थिएँ थर्डमा पुग्दाखेरि चाहिँ मलाई अब फर्स्ट र सेकेन्डमा पनि मलाई एकदमै गाह्रो परेको थियो किनभने अब त्यत्रो अब दर्शकहरू देख्दाखेरि त अब आफूलाई पनि डर लाग्यो होइन अन्त मैले गाएँ अब सिकेको प्र्याक्टिस गरेको अब गीतहरू पनि होइन मैले अब कति गीतहरू पनि प्र्याक्टिस गरेको पनि मैले गाउन सकिनँ डरले होइन अन्त फर्स्ट र सेकेन्डमा त म राम्ररी नै अब गाएँ तर थर्डमा थर्डमा पुग्दाखेरि थर्डमा राउन्डमा पुग्दाखेरि चाहिँ मैले अब राम्ररी गाउन गाउन सकिनँ किनभने अब त्यसमा दर्शकहरू पनि धेरैहरू आउनुभएको थियो होइन अनि अब एकदम अब गाउनेहरू पनि एकदमै राम राम्रो हुनुहुन्थ्यो होइन उनीहरूको आवाजहरू पनि एकदम राम्रो थियो होइन अन्त अब मलाई त्यसको पनि डर लाग्यो त अरू चाहिँ अर्को कुरामा चाहिँ के डर लाग्यो भन्दाखेरि चाहिँ अब दर्शकहरू पनि धेरै थियो त्यसमा होइन अन्त अब मलाई अब डर लाग्यो किनभने अब अन्त त्यसै कारणले म गाउनु सकिनँ त्यो डरले होइन त्यसै कारणले म अब थर्ड राउन्डबाट चाहिँ म होइन अब आउट भएको थिएँ अब त्यसमा चाहिँ मलाई एकदम अब रिगरेट पनि भयो होइन किनभने अब होइन लाइफमा चाहिँ हामीले चाहिँ के कुरा त्यो त्यो होइन त्यो त्यस कम्पिटिसनद्वारा चाहिँ के सिकेँ भन्दाखेरि चाहिँ लाइफमा चाहिँ हामी चाहिँ अब कहिले पनि डराउनु हुँदैन रहेछ अब त्यो अब डरलाई चाहिँ हामीले एकदम काबुमा राख्नुपर्दो रहेछ जति डराउँछौँ हामी होइन अझै हामी अब तल तल झर्दै जाँदोरहेछौँ अब त्यो कम्पिटिसनद्वारा चाहिँ मैले के सिकेँ भन्दाखेरि चाहिँ हामी चाहिँ लाइफमा चाहिँ कहिले पनि डराउनु हुँदैन रहेछ होइन जहिले पनि अब एकदमै निडर भएर बस्नुपर्दो रहेछ होइन हामीले अब जति पनि परिस्थितिहरू आउँछ त्यसलाई चाहिँ हामीले अब एकदम के भन्छ नडराइकन चाहिँ अब त्यसलाई चाहिँ अब डरलाई काबुमा राखेर चाहिँ हामीले चाहिँ त्यो कुरा चाहिँ के भन्छ त्यसको अघि जानुपर्दो रहेछ भनेर चाहिँ बुझेँ